मलाई मन पर्ने फोटो चाहिँ म हालैमा पन्जाब घुम्नु गएको थिएँ त्यहाँनेरि लोटस टेम्पल भन्ने ठुलो मन्दिर रहेछ गुरुद्वारे रहेछ हो त्यहाँनेरि खिचेको फोटो त्यहाँनेरि क्यामराम्यानहरू हुनु हुँदो रहेछ त्यहाँनेरि क्यामराम्यानहरूले हामी मेरो बुढा म मेरो छोरी तिनजनाको फोटो खिचिदिएको छ त्यो क्यामराम्यानहरूलाई मैले फोटो खिच्नु लगाएँ एकदम राम्रो आएको छ हो त्यो फोटो लोटस त्यहाँ लोटस टेम्पल गुरुद्वारे पनि गुरुद्वारेको पनि फोटो आएको छ एकदम राम्रो छ होइन यो फोटो चाहिँ मलाई पुरा मन पर्छ किनकि मेरो बुढा म मेरो नानी छौँ यो फोटो हेरेर म एकदम खुसी हुन्छु मेरो घरमा खिचे ठुलो पोस्टर बनाएर मैले आफ्नो रुमको माथि राखेको छु यो फोटो एकदम मन पर्छ यो फोटो चाहिँ मलाई लोटस टेम्पलमा खिचेको फोटो हाम्रो किनकि हाम्रो फ्यामिली छ